स्थानीय व्यवसायको विकासमा पर्यटनको भूमिका एकदमै ठुलो छ किन भन्दाखेरि अब यो क्षेत्र नै एउटा पर्यटन क्षेत्र हो र साथसाथै यो पर्यटन क्षेत्र साथसाथै अहिले ग्रामीण पर्यटनले गर्दाखेरि चाहिँ अब बस्तीबस्ती अब गाउँगाउँ एकदम दुरदराज त्यस्तो ठाउँतिर पनि अब यो पर्यटन फस्टेकोले गर्दाखेरि चाहिँ आफ्नै ठाउँमा बसेर आफ्नो स्वा स्वावलम्बी भएर एउटा बाँच्ने आफ्नो परिवार चलाउने गाउँठाउँमा सा समाजहरूलाई अघि बढाउने एउटा ठुलो भूमिका चाहिँ यो पर्यटन व्यवसायले चाहिँ ओगटेको छ भनेर म मान्छु यसलाई चाहिँ